टाउको दुखाइको निको पार्ने घरेलु उपचार भन्नाले चाहिँ अब टाउको कस्तो प्रकारको टाउको दुखाइ छ त्यो हिसाबले हुन्छ किनभने कोहीबेला टाउको ग्यासले पनि दुख्छ है कोही कोहीबेला सर्दीले पनि टाउको दुखाइ दुखाइ हुन्छ ग्यासले टाउको दुखेकोबेला त हामी ज्वानो अब यो के अरे बिरेनुनहरू पानी तातो पानीसँग खायौँ भने पनि त्यतिबेला असर गर्छ त्यो किनभने ग्यास निकाल्ने काम गर्छ र त्यो टाउकोलाई धेरै निको पारिदिन्छ है र सर्दीको टाउको दुखाइमा हो भने चाहिँ तपाईँको तुलसी पत्ताहरू भयो हर्दीहरू भयो यो पकाएर खाएर पनि त्यसलाई निको सर्दी निको सर्दी निको भएपछि त्यो टाउको दुख्नु धेरै कम भइहाल्छ र त्यो टाउको दुखाइमा हामी चाहिँ घरेलु उपचार भन्नाले चाहिँ हामी स्टिमहरू पनि लिनेगर्छौँ अनि त्यो भिक्सले अलिकति टाउकोलाई मालिसहरू गर्ने एक्युप्रेसर प्वान्टहरूलाई थिच्ने यस्तोहरू गर्नाले चाहिँ टाउकोहरूको दुखाइ यस्तो प्रकारको कत्तिवटा घरेलु उपाय चाहिँ छ नभए प्राय प्राय नै दवाई नै लिइन्छ